वास्तवमा योग गर्न सुरु गर्ने कुनै निश्चित उमेर हुँदैन हामीले नानीहरूदेखि नै साना बालकाहरू दुई तिन चार वर्षकोहरूदेखि नै उनीहरूलाई हामीले योगाको अभ्यासहरू गराउन सकिन्छ किनभने कलिलो उमेरमा सुरु गर्दाखेरि यिनीहरूको ध्यान गर्ने क्षमता र त्यो योगाको आसनहरू सिक्ने क्षमता एउटा प्रौढ व्यक्तिहरूमा भन्दा उमेर पुगेका व्यक्तिहरूमा भन्दा छिटो हुन्छ र उनीहरूले छिटो त्यो कुराहरू सिक्नसक्छ